र दार्जिलिङ जिल्लाको केही उल्लेखनीय स्थल चिह्नहरू चाहिँ औतिहासिक स्थल चिह्नहरू चाहिँ के के हुन् भन्दाखेरि चाहिँ जस्तै पद्मजा नाइडु जुलजिकल पार्क है र त्यहाँनिर चाहिँ कतिवटा जनावरहरू देख्न सकिन्छन् अनि तेन्जिङ नोर्गेका स्ट्याचुहरू या मूर्तिहरू पनि देख्न पाइन्छन् अनि मेन कुरो टाइगर हिल है जो टाइगर हिलबाट हामीले मनलाई लोभ्याउने या नेचुरल या प्राकृतिक सौन्दर्य हामीले सूर्यको किरणहरू बिहान पाखा देख्ने गर्छौँ र ऐतिहासिक कुरोहरू पनि त्यहाँ लुकेर बसेका छन् कतिवटा मन्दिर जस्तै एक्जाम्प उदाहरणको निम्ति महाकाल मन्दिर है त्यहाँ सत्यता ईश्वरले बास गरेका छन् तपैले मनमा लिएका मनोकामनाहरू पनि पुरा गराउनेछन् र त्यो हिमालयन मोन होइन अब जस्तै हिमालयन माउनटेनरिङ इन्स्टिट्युट अब बतासेको त्यो लुपहरू है बतासेको त्यो मनलाई लोभ्याउने दृश्य जो रेलगाडी छुक छुक छुक छुक गरेर त्या घुम्ने गर्दछन् र जापानिस टेम्पल जस्तै त्यहाँनिर बुद्ध भगवान्को मन्दिरहरू त्यहाँ देख्न पाइन्छन् है र यही कुराहरू हामी दार्जिलिङका उल्लेखनीय चिह्नहरू देख्न पाइन्छ